यो अब है गाउँ घरमा मेरो समा समाजमा है गाउँमा चाहिँ अब सरस्वती पूजा है सरस्वती पूजाहरू मनाउँछौँ त्यसमा माने विभिन्न अब नानीहरूको लागि नृत्य प्रतियोगिताहरू राख्छौँ है अब नृत्य प्रतियोगिताद्वारा जसको कारणले चाहिँ ना माने अब गाउँसमाज गाउँको मानिसहरूले उनीहरूले मनोरञ्जन त मनोरञ्जन त प्रदान गर्छ है तरै पनि अब नानीहरूको लागि उनीहरूको निम्ति एउटा हौसला है उनीहरूलाई एउटा त्यो हौसलाहरू प्रदानहरू पाउँछ उनीहरूले भोलिको दिनमा गएर अझै राम्रो राम्रो नृत्यहरू गर्नुसक्ने है नृत्य प्रतियोगिता राख्छौँ त्यस्तै प्रकारले अब तिहार है तिहारको समयमा औँसीको समयमा अब गाउँघरको है नानीहरू केटाकेटीहरू भेला भएर एउटा उनीहरूले एउटा टोली बनाएर उनीहरूले कन्सर्टहरू खेल्छ है जसमा चाहिँ एउटा ने सांस्कृतिक नृत्यहरू गर्छौँ विभिन्न संस्कृतिका नृत्यहरू गरेर उनीहरूले अब नेपाली नृत्यहरू है विभिन्न प्रकारको नृत्यहरू गर्दै गाउँ समाज रमाइलो रमाइलो गर्दै मनाउँदै चाडपर्वहरू है तिहारहरू मनाएको त्यस्तोहरू देख्छौँ जसले चाहिँ अब महत्त्वपूर्ण भूमिकाहरू नि खेलेको पाउँछौँ यस्तै प्रकारले सांस्कृतिक कार्यक्रमहरूको आयोजनहरू गरिएको हुन्छ है सांस्कृतिक कार्यक्रम विभिन्न प्रकारको सांस्कृतिक कुरालाई नृत्यद्वारा झल्कायो झल्कायु झल्काएको पाइन्छ विभिन्न प्रकारको अब विभिन्न है मैले अब जस्तै अब भने नि नेपाली जाति नेपाली जाति अब विभिन्न जात गोष्ठीद्वारा बनिएको जाति हो है जसमा चाहिँ विभिन्न जात जातिहरू पाउन सक्छ जसरी तामाङ लिम्बु राई लेप्चा इत्यादि है विभिन्न प्रकारको डान्स नृत्यहरू है जातिको नृत्यहरू प्रदर्शनहरू गरेर है प्रदर्शनहरू गरेर अब संस अब उनीहरूको संस्कृति उनीहरूको भेषभूषाहरू बारे त के अब त्यस्तो प्रकारको नृत्यहरूले चाहिँ अब समाजमा अब नृत्यले समाजमा एकदमै महत्त्वपूर्ण भूमिका नै खेलेको पाइन्छ